दार्जिलिङ जिल्लामा उप उपलब्ध मुख्य स्वास्थ्य सेवा र अन्य सेवाहरू के के छन् भनेदेखि दार्जिलिङमा दार्जिलिङ अथवा मेरो क्षेत्रदेखिको एउटा नजिकै अस्पताल रहेको छ दार्जिलिङ डिस्ट्रिक्ट हस्पिटल र फार्मेसीहरू त धेरै नै रहेको छ दार्जिलिङमा र क्लिनिक्सहरू पनि धेरै नै रहेको छ आफ्नो आफ्नो डक्टरको आफ्नो आफ्नो क्लिनिक्सहरू रहेको छ जो चाहिँ हामीले त्यसको लागि मेडिकल फिस दिनुपर्ने हुन्छ तर एकदम निःशुल्क चाहिँ दार्जिलिङ डिस्ट्रिक्ट हस्पिटल नै हो मेरोदेखिको छेवैमा चाहिँ र त्यहाँ निःशुल्क जाँच हुन्छ तर दबाईहरू पनि हामीले किन्नु नै पर्छ र दबाई चाहिँ हामीले फाल्टु फार्मेसीद्वारा नै फार्मेसी दोकानहरूमा नै किन्नुपर्छ र यहाँनिर फ्री दबाईहरू दिन्छ तर त्यस्तो ज्यादा दिँदैन र जुन चाहिँ काम लाग्ने दबाईहरू हामीहरूलाई चाहिने दबाईहरू चाहिँ हामीले किन्नु नै पर्छ र कोविड महामारीको समयमा अस्पतालहरूले धेरै नै राम्रो काम गरे जस्तै त्रिवेणी कोविड हस्पिटल भयो खरसाङ सब डिभिजनल हस्पिटल भयो यिनीहरूले यिनी यो हस्पिटलहरूले एकदमै राम्रो काम गर्यो कोविडको महामहारीमा तर कतिवटा हस्पिटल्सहरूले चाहिँ हस्पिटल्सहरूले पनि धेरै काम गरेको जस्तो चाहिँ मलाई लागेन